र फर्स्टमा चाहिँ गाउँको एजुकेसनको बारेमा भन्छु गाउँको एजुकेसनमा चाहिँ मेरो विचारमा चाहिँ अलिकति त्यहाँ चाहिँ कन्सियस हुँदैन आफ्नो फेमिली चाहिँ आफ्नो नानीहरूको बारेमा जस्तै नानी इक्जाममा हुँदाखेरि पनि अब त्यस्तो कन्सियस हुँदैन त्यहाँको इभन टिचर धरी पनि अब किनभने प्रायः गाउँ बस्तीमा चाहिँ प्राइभेट स्कुलहरू हुँदैन प्रायः गभर्मेन्ट स्कुलहरू नै हुन्छ र त्यो भएर चाहिँ प्यारेन्ट्सहरू त्यस्तो कन्सियस भएको जस्तो लाग्दैन आफ्नो स्टुडेन्ट्सलाई लिएर एस पर एज हामी टाउनको कुरा गरौँ टाउनकोमा चाहिँ के सुझाउ छ भने चाहिँ टाउनमा चाहिँ आफ्नो नानीहरूलाई चाहिँ एजुकेसन साथ साथमा आफ्नो मोरल भ्यालुजहरू के हो सोसियलसँग सोसियल हुनु सिकाउनु पर्छ कतिवटा कुरामा अट्याच भएको हुनु सिकाउनु पर्छ मान्छेलाई एजुकेसन मात्रै भएर हुँदैन सबै जग्गा मान्छेहरूसँग कसरी कनेक्ट हुने सोसियल वर्कहरू कसरी गर्ने किनभने कतिवटा कुरा हामीले एजुकेसन चाहिँ हाम्रो सोसियल वर्कबाट पनि पाउँछौँ र त्यही सुझाउ दिन चाहन्छु